हेलो हजुर हजुर ए हाम्रो कम्पनीबाट हल्दिया घुम्नु लाने भन्दैथ्यो नि है पिकनिकको लागि जानुपर्छ अँ हजुर जाउँ भनेको नि हेर न अब वर्षमा एकपल्ट त लान्छ

ए हजुर म पनि त्यही सोचेर त तपाईँ जानुहुन्छ होला भनेर चाहिँ मैले तपाईँलाई कल गरेको नि ए हजुर हजुर मिलेर जाउँ न है अन्त ट्रेनको टिकट्सहरू नि त्यस्तो महँगो त पर्दैन नि त त्यस्तै हो हाम्रो यस्तै भित्र नै त हो ए हजुर अन्तखेरि हजुर अन्त फ्रुट आइटम्सहरू आफै अब केही सामानहरू घरबाटै पिकनिककै लागि लिएर अब खानेकुराहरू त अलिअलि घरबाटै लिएर गए भने त त्यस्तो एक्सपेन्सिभ पर्दैन नि त हामीलाई हजुर अन्त ट्रेन त्यही त अब ट्रेनको फियरहरू त हामीलाई त अलिक महँगो पर्ने भनेको त अलिक राम्रो क्लासमा जानुपर्यो अब अप्ठ्यारो हुन्छ नि त नराम्रोखालके क्लासतिर गयो भने त अब फर्स्ट क्लासमै जानुपर्यो जाँदाखेरि त तर पनि त्यस्तो एक्सपेन्सिभ त छैन हजुर हजुर ए त्यसो भए हामी सामानहरू चाहिँ के के बोक्नुहोला हौ हजुर हजुर त्यो नाइट स्टेको लागि त तर होटेल बुक गर्छ भनेको जस्तो नि लाग्यो अन्त पिकनिकको लागि चाहिँ एउटा स्पट छ अरे त्यहाँनिर दिउँसो गएर दिउँसो पिकनिक गरेर अलिक बेलका फेरि होटल्सहरूतिर आउँदा हुन्छ भन्नुहुँदैथ्यो ए हजुर हजुर ए होइन थ्री डेसको लागि भन्दैथ्यो हजुर खानापिना त त्यो एभाइलेवल गराइहाल्छ अझ स्नेक्सहरू चाहिँ लिएर जाँदा हुन्छ नि अब आफूले अलिअलि अब त्यहाँतिर त स्नेक्सहरू अब जे यहाँतिर पाउने त्यहाँतिर पाउँदैन कोही बेला त अब हजुर ए घुम्नुहरू चाहिँ त्यहाँनिर पार्कहरू छ अरे ठुल्ठुलो पार्क्सहरू छ अरे त्यहाँबाट पार्कहरूतिर नि लान्छ अन्त पिकनिकहरू नि त्यहीँतिर गर्छ रिभर साइड पनि छ भन्दैथ्यो एउटा बिच त्यहाँदेखि त्यहाँ पनि लान्छ भन्दैथ्यो ए हजुर प्राय जस्तो जान्छु नै भन्दैथ्यो त्यत्रो एक्सपेन्सिभ छैन जानुपर्छ अब चाहिँ भन्दैथ्यो डल्लैजनाले हो अन्त तपाईँ नि जानुहुन्छ होला भनेर नि ए हजुर हजुर अँ कहिले चाहिँ जाने भन्दैथ्यो भन्दाखेरि चाहिँ यो अक्टोबर सेकेन्डमा चाहिँ जाने भन्दैथ्यो नि त्यति बेला होलिडे पनि छ हो हजुर अक्टोबर सेकेन्डदेखि चाहिँ फिफ्तसम्मको छ भन्दैथ्यो

त्यहाँदेखि अक्टोबर सेकेन्ड चाहिँ होलिडे अरे त्यहाँदेखि दुई दिन चाहिँ हामीलाई कम्पनीले दिएको छुट्टी छ भन्दैथ्यो नि त कि हजुर हुन्छ